हेलो जेरम भाइ बोल्नुभएको ए हजुर तपाईँले त्यो जुन चाहिँ गाडी त्यो गरिदिनु भएको थियो नि भाइ मेरो साथी पनि त्यहीँ गएको रहेछ कि तर उनीहरूलाई त भाडा त एकदम कम्ती परेछ हो अन्त त्यहाँदेखि हाम्रो तपाईँले जुन चाहिँ मलाई भाडा भन्नुभएको थियो त्यो त निकै अलिक बेसी परेको जस्तो लागेको थियो हो त्यही भएर नि भाइलाई के हो खासमा भनेर चाहिँ बा उनीहरूले पनि तपाईँले जुन चाहिँ इनोभा गाडी भन्नुभएको थियो उनीहरूले पनि त्यही लगेको थियो हो अन्त तपाईँले मलाई जुन चाहिँ पाँच हजार भन्नुभयो उता गएको उनीहरूलाई त सोँढे तिन हजार मात्रै लिएछ नि भाइ अन्त हामीलाई चाहिँ किन त्यस्तो बेसी लिएको होला है म त त्यही चाहिँ बुझ्नु नसकेर चित्तै नबुझेर भाइलाई फोन गरेको नि ए हजुर होइन त्यस्तो पल्हियै भनिदिनु भएको भए त बरू राम्रो हुन्थ्यो नि है भाइ किनभने त्यो त मलाई एकदमै चित्तै बुझेन हेर्नुहोस् न अब तपाईँले पहिल्यै यस्तो यस्तो प्रोब्लम भनिदिनु भएको भए चाहिँ ठिकै थियो होइन अब तर त्यस्तो के पनि भएन यता मलाई त अब मेरो हस्बेन्डसँग चाहिँ अलिक डिस्कस भएको जस्तो पनि भयो किनभने मलाई सबै उसले तिमी आफै बन्दोबस्त गर भनेर उसले छोड्दिनु भएको थियो होइन अन्त फेरि उसकै साथीले चाहिँ त्यहाँनिर पत्तो लगाएछ तिमीहरूलाई चाहिँ पाँच हजार रुपियाँ लिएछ मलाई चाहिँ पैँतिस सय लियो अन्त गाडी पनि त्यही हो के भएको अलिक ड्राइभर सायद चोट्टाचोट्टा गरेको होला किनभने ट्राभल एजेन्सीमा त एउटै रेट लिन्छ भनेर चाहिँ भन्दै थियो अन्त मलाई त्यह भन्नु पनि अप्ठ्यारो लागिरहेको थियो तर एकदम हाम्रो त्यसले गर्दा यहाँ अलिक डिस्कस पनि भयो किनभने पन्ध्र सय रुपियाँ पैसा हो होइन पन्ध्र सय त अब अब बेसी नै हो अब हाम्रो लागि त किनभने हामी त घुम्नु गएको मान्छे हामी त जतिसक्दो पैसा लिमिटेड गरेर नै चलाउनुपर्छ त्यही भएर नि भाइ त्यसको लागि नि चाहिँ त्यही त म कि पैँतिस सय रुपियाँमै नै चाहिँ हुन्छ भनेर चाहिँ यसो तपाईँलाई मैले भनेको थिएँ कि कसैले मैले अरू एक दुईजनालाई पनि सोधेँ होइन अन्त पैँतिस सयभन्दा कम्तीमा चाहिँ कसैले लाँदैन रहेछ कसैले चार हजार भन्यो कसैले दिदी तपाईँले नै गर्नुको लागि भन्दै थियो हुन्छ भाइ भन्नुहोस् न हजुर होइन रिफन्ड त भाइ गरिदिनु पर्छ होला किनभने यो त मलाई एकदमै चित्त बुझेन भाइ किनभने अब तपाईँलाई होइन यसो चिनाजाना भनेर नै मैले त्यो अब पाँच हजार भनेर ए तपाईँले ठिकै गरेको होला भनेर चाहिँ सोचेको होइन तर एकदम पन्ध्र सय रुपियाँ बेसी ल्याउँदा त हाम्रो त यहाँ त झगडा हुँदैछ नि भाइ अन्त अब त्यो पन्ध्र सय रुपियाँले मेरो कमसेकम नभनेको पनि दुई दिनको फेमिलीको खानापिना त पुगिहाल्छ होइन त्यसको लागि चाहिँ म भाइलाई चाहिँ अब उयो गरौँ भनेको के भन्छ त्यो गाडी क्यान्सल गरेर अर्को गर्दाखेरि कस्तो हुन्छ होला हौ भाइ मलाई रिफन्ड त चाहिएको थियो पैसा होइन अब जतिसक्दो अब भाइ चिनाजानै हो अब यसो प्रयास गरिदिनु नि के हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ